अनि जस्तै अब अब तपाईँको यो कम्प्युटर इन्जिनियरिङ भयो सिभिल इन्जिनियरिङ भयो होइन यो कुरामा चाहिँ म साथीभाइहरूको मेरो साथीभाइलाई सोध्यो भने म त्यो कुरोलाई चाहिँ त्यही जग्गामा जाऊ भनेर चाहिँ किनभने आजको दिन इन्डियामा होइन त्यसको अब भेल्यु पनि भयो तपाईँको त्यो कलेजहरू पनि राम्रो राम्रो छ त्यहाँबाट स्कोप राम्रो छ हो अनि यति नै म भन्न चाहन्छु है